भारतको सबैभन्दा लोकप्रिय खेलहरू लात्ते भकुन्डो हाते भकुन्डो हकी अनि क्रिकेट हुन् अनि देशका सबैभन्दा प्रसिद्ध धावकहरू मध्येमा पिटी उषा एक प्रसिद्ध धावकका रूपमा पाइन्छ